हजुर खुलै छ त दिदी ए हजुर हजुर यहाँको लोकल पनि छ सिलगढीको पनि छ ए होइन साह्रै डिफरेन्स छैन त्यही दस रुपियाँको फरक छ हजुर दस रुपियाँ बेसी छ हजुर आउनुहोस् न रेट म मिलाइदिन्छु नि ए हजुर हजुर ए आजै ए भन्योपछि कति बेला चाहिँ चाहिएको तपाईँलाई ए हुन्छ हुन्छ म बनाइदिन्छु नि त त्यसो भए हजुर हुन्छ हुन्छ लोकल छ नि हजुर हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर ए डल्लै राखिदिनु ए हजुर ए हुन्छ ए हजुर चिकन मात्रै लानुहुन्छ ए ए अँ हजुर सिलगढीको त सस्तै छ नि हुन्छ हुन्छ आउनुहोस् न डेल्लीको कस्टमर हो कम्ती नै पर्यो हजुर हजुर हजुर हुन्छ हुन्छ दिदी हुन्छ